हाम्रो यो दार्जिलिङ दार्जिलिङको ठाउँहरूमा घुम्ने ठाउँहरू थुप्रै छ टुरिस्टहरू दार्जिलिङमा त प्रायःजस्तो घुम्न आइनै रहन्छ दार्जिलिङको चौरस्ता दार्जिलिङको घुम दार्जिलिङको रक गार्डन रक गार्डनमा चाहिँ घुम्ने ठाउँहरू थुप्रै छ त्यहाँ पनि त्यहाँ पनि टुरिस्टहरू प्रायः प्रायः थुप्रै आइबस्छ त्यहाँको पानीहरू एकदम पवित्र पवित्र हुन्छ रक गार्डनमा त्यो रक गार्डनमा चाहिँ टुरिस्टहरू थुप्रै आउँछ त्यहाँ त्यहाँनिर घुम्नु आउने प्रायः टुरिस्टहरू त्यहाँनिर घुमेर घुमेर हेरेर फर्किने गर्छ दार्जिलिङको बतासे बतासे बतासे त्यहाँ पनि घुम्ने ठाउँहरू छ त्यहाँ टुरिस्टहरू प्रायःजस्तो आउँछ माथि चौरस्ता दार्जिलिङको चौरस्तामा पनि पुरा घुम्नेहरू हुन बसिरहेको हुन्छ बस त्यहाँनिर घोडामा घोडाहरूमा पनि प्रायःजस्तो मान्छेहरू चढेर हिँडिरहेको हिँडिरहेको हुन्छ त्यहाँको वातावरण त्यहाँको चिसो हावा एकदम प्रसिद्ध छ कालिम्पोङको डेलोमा पनि घुम्न गएको घुम्न गएको ठाउँहरू डेलोमा पनि प्रायःजस्तो घुम्नेहरू प्रायः आउँछ त्यहाँनिर टुरिस्टहरू प्रायःजस्तो हुन्छ त्यहाँनिर घुम्ने ठाउँ राम्रो छ त्यहाँ घुम्ने ठाउँहरू राम्रो छ मान्छेहरू प्रायःजस्तो टुरिस्टहरू त झन् प्रायःजस्तो गाडीहरू लिएर गएको देख्छौँ हामीले डेलोको डेलोमा दार्जिलिङको जूमा पनि ग घुम्न गएका थियौँ हामी त्यहाँनिर कालो कालो के भन्छ कालो बाघ भालु त्यहाँनिर तेन्जिङ सेर्पाको के अरे सामान के भन तेन्जिङ सेर्पाको सामानहरू त्यहाँ हे त्यहाँनिर राखेको हामीले देख्यौँ बङ्गाल सफारीमा हामीले त्यहाँ हात्ती देख्यौँ हात्ती देख्यौँ त्यहाँनिर के गोही देख्यौँ गोही देख्यौँ बाघहरू देख्यौँ बङ्गाल सफारीमा

मजुरहरू देख्यौँ बाघ भालु सिँह जिराफ अर्ना भैँसी बङ्गाल सफारीमा हामीले देख्यौँ